हेलो

ला हेलो ए कता हुनुहुन्छ हौ हजुर म त घरमै छु नि दा अँ त्यही त म त होइन यतै कालिम्पोङबाट ल्याऊँ भनेर सोच्दै थिएँ नि त तपाईँ पनि आएको भए भनेर ए अँ नि

म यही त यो स्यामसङहरू लिउँ भनेर सोचेको स्यामसङ अब सोनीहरू

हजुर हजुर त्यही त हौ यो पुरानो टिभीले पुरा दु ख दिएर पो त नयाँ किन्नुपऱ्यो नि त कि अँ यो हजुर पुरानो पनि सोनीकै छ हौ यो सोनी यो ब्राविया भन्ने हेरिरहेको थिएँ मैले त कि यही अब यो यति सेन्टिमिटर हौ त्यस्तो हो स्यामसङ नभए सोनीकै किनौँ न सानो अब होइन यतिको चाहिँ राखौँ भनेर चाहिँ सोचेको अब तल आएर अब खै कतै माइन्ड चेन्ज हुन्छ कि अरू टिभी हेरेर हो म म सिलगढीतिर म चाहिँ अब यो एटिन सेन्टिमिटर यो सोनीहरू त मैले यसो अनलाइन पनि चेक गरेको थिएँ हो अनलाइनहरू चेक गर्दाखेरि यसो अब तिस पैँतिस हजारहरूको रेन्जमा रहेछ हो अफर अफरमा अब यहाँ तल अब फिजिकल स्टोरमा कति पर्छ हो त्यो कम्पेयर गरेर किनौँ न एन्ड्रोइड नै हो नि यो सबै गुगल भोइसहरूले कन्ट्रोल हुँदोरहेछ हो रहेछ स्मार्ट टिभी नै रहेछ

हजुर हजुर हजुर अँ त्यो एक्सचेन्ज हजुर हजुर म के भन्छ त्यहाँ दोकानतिर हेर्छु कि त्यो नम्बरहरू पाउँछ म कन्फर्म गर्छु नि त्यहाँ एक्सचेन्ज हुन्छ कि हुँदैन नभए त्यो ल्याउनुहोर्नु झिँजो हुन्छ हो झमेला हुन्छ अब एक्सचेन्ज हुन्छ भने चाहिँ ल्याउँदा भयो नि त

अँ त्यस्तो त भइहाल्छ त्यो अँ वाइफाई पनि हालिदिउँ होइन फोनबाट पनि भइहाल्छ कि फोनबाट पनि भइहाल्छ हो अब वाइफाई किन्यो भने राम्रो हो वाइफाई पनि हेरौँ न कुन चाहिँ कुन चाहिँ कम्पनीको बेस्ट छ म अहिले बेलुका नभए भोलितिर आइपुग्छु नि कि त्यहाँदेखि हेरौँ न ए हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ